हाम्रो क्षेत्रमा पाउनु हुने प्रचलित प्रमुख धर्महरू त अब धेरै नै छ होइन जस्तै हिन्दुजम् भयो बुद्धिजम् क्रिस्चियन छ मुस्लिम छ होइन अनि किराती धर्म पाउनु हुन्छ हो र यस क्षेत्रको होइन प्राय गरी सबैजना मान्छेहरू नै छरिएर बसेको हुनुहुन्छ होइन त्यसैले गर्दाखेरि चाहिँ अब सबै जग्गामा नै सबै समुदायको मान्छेहरू अब बसोबासो गरेको चाहिँ भेट्नु हुन्छ होइन र यस एक्ज्याटली चाहिँ अब यस्तो छैन कि यहाँनिर यो समुदायको मान्छेहरू चाहिँ यहाँनिर बस्नुहुन्छ त्यो समुदायको मान्छे त्यहाँनिर बस्नुहुन्छ त्यो एक्ज्याट जग्गा चाहिँ छैन हो सबैजना नै अब मिक्स अप भएर बस्नु भएको बस्नु भएको भेट्छौँ यहाँनिर चाहिँ